हलो दार्जिलिङ ट्राभल एजेन्सीबाट बोल्नु भएको हो मलाई चिन्नु भयो हिजो म के त तपाईँको गाडी कार बुक गरेको थिएँ म प्रेमान्जली प्रधान हजुर गाडी त आइपुग्यो कि तर हेर्नुहोस् तपाईँले त कस्तो खाले गाडी पठाइदिनु भयो हो ड्राइभर हेर्यो अहिलेको कोभिडको महामारी चलिरहेको बेलामा मास्क न छ न स गाडीको साफसफाइ छ यतै मैला कोचेला उतै मैला कोचरा मैला न मैला सिटहरू पनि मलाई त त्यस्तो त मन परेन त तपाईँले कस्तो पाराले अब पठाइदिनु भएको थियो है यहाँ त कस्तो प्रकारले मैला न मैला यस्तो प्रकारले आको मैले ड्राइभरसँग कति बात गरेँ तपाईँले यसरी कोभिडको महामारीको टाइममा किन मास्कहरू लगाउनु नभएको साफसफाइ छैन तपाईँको गाडी भन्दाखेरि पनि ड्राइभरले केही त्यस्तो मेरो त कुराको वास्तै गर्नुभएन के तपाईँले अब त्यो गाडी फिर्ता लिनुहोस् कि नभए तपाईँले अब मलाई अलिक कम दाम गरिदिनुहोस् है म ड्राइभरलाई सम्झाउँछु अन्त अब तपाईँले कस्तो प्रकारले पठाइदिनु भएको थियो यहाँ त तर पुरा गाडी त एकदमै मैला आइपुगेको छ अन्त आब तपाईँले के गर्नुहुन्छ भन्नुहेस् है मलाई कि गाडी नै म फर्काइदिउँ कि तपाईँले अब एकपल्ट है एकचोटि अब ड्राइभरलाई सम्झाइदिनु हुन्छ अब अहिलेको यस्तो महामारी टाइममा तपाईँले पनि बुझ्नुहुन्छ अब न त ड्राइभरले मास्क लगाएको छ न गाडीको साफसफाइ छ अन्त यस्तो टाइममा यस्तो लापर्बाही त हुँदैन त तपाईँले बुझ्नुहोस् नभए म भोलि म गाडी लिएर आउँछु है तपाईँले नै अब मेरै सामुन्ने ड्राइभरलाई पनि भन्नुहोस् नभए चाहिँ अब म गाडी फर्काइदिन्छु